स्कुलमा हामी भेलाहरू हुन्छौँ अनि भेलाहरू भएर हामीले धेरै कुरा अनुभवहरू गरेका छौँ अनि त्यहाँनिर हामीले स्कुलमा अनुभवहरू गर्दा साथी सङ्गीहरूसँग बसेर सरहरूसँग बसेर सरहरूले के कुरा भन्छ त्यो कुराहरू हामीले सिकेका छौँ त्यो कुराहरू हामीले जानेका छौँ अनि सरहरूको कुरा सुनेर हामीले त्यहाँनिर असल असल कुराहरू सिक्न सकेको छौँ खेल विषयमा प्रभावित पढाइ विषयमा अनि त्यही कुराहरू हामीले सिकेका छौँ अनि असल कुराहरू बस्नु अनि त्यही कुराहरू हामीले सि असल कुराहरू पढ्न त्यही कुराहरू हामीले असल रूपले सिकेका छौँ